म समाचार पत्र अथवा केटिभी समाचारहरू म हेर्ने गर्छु अथवा पढ्ने गर्छु ती मध्ये समाचार समाचार पत्रहरू मध्येमा जस्तै यो सुनखरी हिमालय दर्पण नवजागरण जस्ता पत्रहरू म पढ्ने गर्छु किनकि हाम्रो यो पत्र पत्रिकाहरू हाम्रो घर घरमा आउने गर्छ र अथवा बाटो घाटोमा पनि बेचबिखन गरिन्छ र हामीलाई सहजै किनेर हामीलाई पढ्नु सुविस्ता हुन्छ र र केही म टिभी पनि टिभी समाचारहरू पनि हेर्ने गर्छु हेर्ने गर्छु र त्यो टिभी च्यानलहरू विभिन्न प्रकारको च्यानलहरू छ अहिले धेरै मात्रामा त्यस्ता त्यस प्रकारको च्यानलहरू छ जसले चाहिँ खबरहरू न्युजहरू सम्प्रेषण गर्ने गर्ने काम गर्छ र ती च्यानलहरूमध्ये आजतक एनडिटिभी इन्डिया चौबिस घन्टा जस्ता टिभी च्यानलहरू छ जो म हेर्ने गर्छु र म बिशेष गरेर चाहिँ म आजतक टिभी च्यानललाई म अथवा मेरो सपरिवारले नै त्यसलाई पछ्याउने काम गर्छ किन भन्दाखेरि आजतक एउटा हिन्दी टिभी च्यानल हो जसलाई हामीले सहजै जुन भाषा हामीले सहजै बोल्न सहज बुझ्न सकिन्छ सहजै बोल्न सकिन्छ र हामीलाई देश बिदेशमा भएको घटना अथवा देशमा देश बिदेशमा भएका घटना समाजमा भएका अथवा कहाँ के कस्ता प्रकारको का कामहरू हुदैछ कहाँ कस्तो प्रकारको कार्यहरू भइरहेको छ त्यो प्रकार त्यो कुरोहरूलाई हामीले बुझ्न हामीलाई सहज अथवा सजिलो पर्ने हुनाले चाहिँ आजतकलाई चाहिँ विशेष रूपमा चाहिँ म आजतक टिभी च्यानललाई चाहिँ विशेष रूपमा हामी हेर्ने गरिन् हेर्ने गर्छ मेरो सबै परिवार मिलेर